हेलो ओई जिरो सुन न मैले अस्ति तलाई फोन गरेर भनेको थिएँ नि जुन चाहिँ स्कर्टको बारेमा हो त्यो स्कर्ट चाहिँ मैले चाहिँ किनेको थिएँ होइन त्यतिबेला मलाई पुरा मन पऱ्यो अनि त्यहाँ मैले किनेँ होइन त्यहाँदेखि ट्राई गरेको त भरै मलाई मन परेन त्यो त छोटो न छोटो पनि भयो होइन कलर पनि उड्दो रहेछ धुँदाखेरि मिल्दैन पनि रहेछ त्यो चाहिँ अब नानीहरूको लागि चाहिँ ठिक हुने रहेछ हाम्रो लागि त अलिक छोटै हुने रहेछ होइन मिलेन पनि तँ के गर्छस् किन्छस् कि नकिन हौ त्यस्तो मन पनि परेन प्रडक्ट पनि राम्रो रहेन क्वालिटी पनि हो नानीहरूको लागि चाहिँ अलिक ठिक हुने रहेछ त्यस्तो अस्ति त पुरा मनपरेको थियो अनि मन परेर किनेको लगाएको कम्फोर्टेबल नै लागेन मलाई अनि